पहिला स्कुल पढ्दाखेरि चाहिँ यस्तो कार्डहरू बनाएर साथीहरूलाई दिने गर्थ्यौँ र अहिले हालैमा चाहिँ त्यस्तो कार्डहरू त बनाएको छैन तर मलाई यो हातले बनाएको काम चाहिँ मलाई मनपर्छ